हाम्रो क्षेत्रमा सुरु गर्ने व्यावसायिक भनेको दोकानहरू गर्न सक्छ जस्तै त्यो दोकान एउटा बस्तीको जग्गामा एउटा दोकानहरू गर्न सक्छ त्यो दोकानमा हामीले विभिन्न सामानहरू हाल्न सक्छौँ जस्तै रासिन खाद्य सामानहरू हाल्न सक्छन् अनि विशेष खचरमचर सानोसानो कुराहरू हाल्न सक्छ अनि त्यो गरेर एउटा असल व्यावहारिक एउटा जीवन चलाउन सक्छ अनि एउटा असल एउटा एउटा सिम्पल फेमिली हामीले एउटा चलाउन सक्छ विशेष होमस्टेहरू खोल्न सक्छौँ त्यो होमस्टेहरू खोलेर हामीले आफ्नो व्यावहारिक जीवन जिउन सक्छौँ अनि आफ्नो अब आउनेबारे भविष्यहरू पनि हाम्रो असल सफल पार्न सक्छौँ विशेष आफ्नो जे सिप छ त्यो सिप सिपअनुसार हामीले एउटा आफ्नो गाउँमा खोल्न सक्छौँ जस्तै हामी एउटा मेहेनतिलो परिश्रमिलो भयो भने हामीले त्यो कुराहरू हामीले असल रूपले गर्न सक्छौँ किनभने जे कुरामा पनि हामीलाई मेहेनत लाग्छ अन्त हरेक हरेक कुरामा मेहनत छ मेहनतबिना तपाईँहरू केही गर्नु सक्नुहुन्न अनि हामीले फाइदाहरूको कुराहरू पनि असल दोकानहरू गर्न सक्यौँ होमस्टेहरू बनाउन सक्यौँ एउटा टुरिस्ट प्लेसहरू हामीले खोल्न सक्छौँ अनि एउटा हामीले मनोरञ्जन कुराहरू गर्न सक्छौँ त्यो कारण त्यो गाउँलाई एउटा असल आमदामीको रूपमा हामीले फर्काउन सक्छौँ